नमस्ते सर म लोनको लागि अलिक एप्लाई गर्नु पऱ्यो भनेर फोन कल गरेको नि के के चाहिँ चाहिन्छ होला

हजुर हजुर त्यो कति टाइम लाग्छ होला है एक हप्ताभित्रसम्म हुनु सक्छ हजुर म त धेर होइन एक लाख जति चाहिँ निकाल्नु पऱ्यो भनेर नि मन्थली चाहिँ कति बस्छ होला ते त्यति एक लाख को निकाल्दा चाहिँ हजुर ए हुन्छ हजुर हुन्छ

हुन्छ हुन्छ भोलि आउँदा हुन्छ होला हुन्छ हुन्छ धन्यवाद हुन्छ हुन्छ हुन्छ